मेरो घरको नजिकमा एक चाहिँ एउटा छ जसलाई भनिन्छ डाँडा लाइन र त्यहाँनिर एउटा शिव मन्दिर छ र त्यो शिव मन्दिर चाहिँ एकदमै रमाइलो एकदमै सफा जग्गामा र एकदमै त्यहाँनिर र मलाई त्यहाँको चाहिँ सबैभन्दा एकदमै मनपर्ने चिज चाहिँ हो मलाई त्यहाँनिर विभिन्न विभिन्न जातका जातभातका मनिसहरू विभिन्न मानिसहरू त्यहाँनिर गएर पूजा गर्ने र भगवानका आशीर्वाद लिन सकिन्छ र त्यसमा कुनै प्रकारको भेदभाव त्यो मन्दिरमा हुँदैन र त्यही त्यही कारण त्यही कारणले गर्दाखेरि म त्यो मन्दिर चाहिँ हर हप्ता जाने गर्छु र सोमबारको दिन म शिव शिव भगवानलाई म पानी बुधबार वितरण पनि गर्छु र मेन हो तिजको दिनमा चाहिँ त्यहाँ एकदमै रमाइलो हुन्छ सबैजना नारी जातिहरू रातो साडी हरियो चुरा हरियो पोते लगाएर त्यहाँनिर एकदम रमाइलो नाचगान पनि हुन्छ र त्यो मन्दिरको चाहिँ मलाई त्यो एकदमै अत्यन्तै मनपर्छ र मलाई त्यो मन्दिर चाहिँ एकदमै हर हप्ता म जाने जाने क्रममै हुन्छु किनकि त्यहाँको मलाई वातावरण त्यहाँको मलाई एकदमै परिवेशै मनपर्छ म मनपर्छ र हाम्रो गाउँ वरिपरि थुप्रै मन्दिरहरू छन् तर जसमा चाहिँ मलाई एउटा शिव मन्दिर चाहिँ मलाई एकदमै मेरो मेरो मनमा भएको मन्दिर हो किनकि त्यहाँको परिवर्तन नै मलाई एकदमै मलाई एकदमै खुसी पार्छ